अवश्य नै यस्ता समस्याहरू अस्पतालको भिडभाडमा पर्खिनु पर्ने अवस्थाहरू हामीले देखिरहेका छौँ भारत त्यसै पनि जनसङ्ख्या धेरै भएको देश हुनाले आजकल आजकल गाउँघरमा पनि यस्ता भिडहरू देखिन्छन् विशेष गरी हाम्रो पहाड कालिम्पोङमा पनि अस्पतालमा भिडभाडहरू देखिन्छन् यस गाउँ घरमा गाउँ घरको क्षेत्रफल धेरै भए पनि अस्पतालहरू कम देखिन्छन् यसरी टाढा टाढा बस्तीहरूबाट पनि एउटै अस्पतालमा उपचार गर्नाका लागि विद्यार्थी अथवा सबै वर्गका मानिसहरू वृद्ध अवस्थामा पुगेका मानिसहरू पनि उपचार गर्नका निम्ति अस्पतालमा आउने गर्छन् यसर्थ उनीहरूले पनि यस भिडभाडमा धेरै समय बिताउनु पर्ने पर्खिनु पर्ने अवस्ता हुन्छ यसर्थ यस्तो अवस्थामा वृद्ध अवस्थाका मानिसहरू नानीहरू गर्भवती महिलाहरू पनि भिडभाडमा नै भिडभाडलाई नै सामना गर्नुपर्ने र पर्खिनुपर्ने अवस्थाले उनीहरू क कहिलेकाँही प्राकृतिक प्रकोप अथवा गरम पानी झरीमा पनि उभिनुपर्ने हुनाले धरै समस्याहरू देखिन्छन् कति टाढा टाढाबाट आएका हुन्छन् समय कम्ती हुन्छ र घर फर्किनुपर्ने अवस्थामा पनि आफ्नो विशेष कामहरू पर राखेर अस्पतालमा उपचार गर्नाका लागि आउँदा पनि समय जाने हुनाले उनीहरूले आफ्नो कामहरू गुमाउनु पर्ने र विशेष महिलाहरूलाई गर्भवती महिलाहरूलाई धेरै समस्या खप्नुपर्ने र नानीहरू पनि बाल लालिकाहरू पनि यस्तो भिडभाडलाई सामना गरिरहेर र वृद्ध अवस्थाका यस यसैले ढल्ने र कसैको त मृत्यु नै हुने यस्ता परिणामहरू हामीले देख्न सक्छौँ